हेलो हजुर नमस्ते ए हजुर को बोल्नुभएको होला ए हजुर सुन्नुहोस् न म उता मेरो कलेजको त्यो रिसर्चको लागि गएको थिएँ कि ए हजुर दार्जिलिङमा यहाँ सिन्कोनाको बारेमा निकै छ यसको अन्त यसको मेडिसिनल भ्याल्यू पनि निक्कै सुनेर चाहिँ यसको रिसर्चको बारेमा आएको थिएँ हो हजुर भन्नु सक्नुहुन्छ होला के के गर्नुपर्छ सिन्कोना प्लान्टिङको लागि भनेर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर अनि तपाईँले भन्नु सक्नुहुन्छ यसमा के के मलहरू चाहिन्छ कस्तो टाइपकोहरू भनेर हजुर हजुर हजुर अनि यसमा के के केमिकलहरू चलाइन्छ होला है यसको प्लान्टेसन गर्दा हजुर ए हजुर हजुर होइन केमिकलहरू चाहिँ त्यत्ति चलाइँदैन होला यसको लागि है केमिकलहरू चाहिँ त्यति चलाइँदैन होला हजुर हजुर हजुर यसको लागि चाहिँ हजुर हजुर अनि यसको त्यो प्लान्टेसन गर्दाखेरि केयरहरू चाहिँ निक्कै गर्नुपर्छ ए हजुर अहिले हजुर हुन्छ त्यति भए धेरै पुग्छ हो धन्यवाद हुन्छ